ए म यहाँ डुवर्सबाट जय प्रसाद राई तपाईँ राम राई बोल्नुभएको रामजीवन राई ए यो कालिम्पोङ ए म चाहिँ अब तपाईँको नाम पहिलेदेखि सुनेको उहिलेदेखि तपाईँको दोकान एउटा पसल छ कालेबुङ बजारदेखि माथि भनेर हो के तपाईँको पसलको नाम के हो ए राम स्टोर त्यही त तपाईँको राम स्टोर त्यही त मैले उहिलेदेखि सुनेको म चाहिँ विशेष अब अब आफू पनि राई भएको कारणले गर्दा अलिकति हाम्रो राई राईको पोसाकहरू के के हुन्छ भनेर अलिकति जानकारी पनि लिउँ अनि सँगसँगै बनाउँ पनि भनेर नि

हजुर हजुर हजुर ए त्यही त मलाई चाहिँ विशेष अब राई जातिका नै अब चाहिएको थियो अलिकति जानकारी पनि चाहिएको अनि यो चाहिँ किन चाहिएको भन्दा अब अस्ति हाम्रोतिर डुवर्समा जयगाउँमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रम भएको थियो नि त राईहरूको होइन एउटा अब वर्षमा दुई खेप गरिन्छ उँधौली र उँभौली भन्ने होइन अनि उँधौली कार्यक्रम भएको थियो एउटा नेपालबाट पनि राम्रो राम्रो अब मान्छेहरू आएका थिए होइन अनि त्यहाँ वेशभूषाहरू लगाएको देखेर मलाई चाहिँ मनमा एक प्रकारको अब त्यो जान्ने इच्छा भयो नि त अब क्या अनि तपाईँको नाम पनि सुनिरहेको पहिलेदेखि अन्त त्यही त त्यो मा त्यो फेङ्गा भन्नुभयो नि त्यहाँ पनि मान्छेहरूले निकै लगाएको थियो राई हाम्रो पुरुषहरूले लगाउँदो रहेछ होइन त्यो चाहिँ केटाहरूले ए अनि त्यो सेतो माथि ढाका लगाउँछ नि त्यो टाउको फेटालाई चाहिँ के भन्छ राईको भाषामा ए सायाबुङ है ए अँ हजुर हजुर त्यहाँ यी ए हुन्छ अर्को कुरा त्यो छोरी मान्छेले त्यो पैसाहरू त्यो बुनेर गटटङटङ बुनेर त्यो लगाएर भिरेर हिँड्दै थियो त्यस्तो पनि देखेँ मैले अचम्म लाग्यो पहिलोपल्ट देखेँ नि मैले कि कार्यक्रममा के भन्दोरहेछ त्यसलाई

यहाँबाट चाहिँ तपाईँले यसो वितरण गर्नुहुन्छ सप्लाई ए मलाई चाहिँ त्यो अब रेजी भन्दो रहेछ मलाई चाहिँ त्यो अलिक उहिले उहिलेको पैसाको चाहिएको अब अहिलेको दुई रुपियाँ एक रुपियाँको त होइन त्यो त सामान्य हामी भेटिहाल्छौँ हो मलाई चाहिँ अब उहिलेको त्यो पहिलेको जस्तै अब अब सकेसम्म त अब हामीले उहिले त्यो नानीमा खेलाएको त्यो चक्लेटको दस पैसे हुन्छ नि बिस पैसेहरू त्यसको चाहिँ अझै भए राम्रो हुन् थियो भन्ने नि तपाईँकोमा छ कि त्यो ए माने मलाई चाहिँ के चाहिएको भने एउटा ठुलो मेरो अब श्रीमतीको लागि र नानी छोरीको लागि कति एटमा पढ्दैछिन् उसको लागि चाहिँ मलाई चाहिएको सानो एउटा चाहिएको तपाईँको अब तपाईँको त्यो लुगा दोकान अब पसल कहिले पो खुल्ला हुन्छ अब हप्तामा कुन कुन बार बन्द हो म फेरि यत्रो टाढोबाट आउनुपर्छ तपाईँकोमा कहिले आउनु अब हजुर

त्यही त ए हजुर ए त्यस्तो पनि राख्नुहुन्छ है ए हजुर ए हजुर ए बुलाकी हजुर हजुर अँ बुलाकी मेरो बज्यूले पनि लगाउनु हुन्छ अहिलेसम्म हजुर हजुर

ए हुन्छ हुन्छ हुन्छ हुन्छ त्यही त म ए त्यो अलिक व्यस्त हुनुहुन्छ कि दोकानमा अब अरू अरू मान्छे हजुर हजुर ए हवस् बुबु हवस् हुन्छ हवस् धन्यवाद बुबु हुन्छ हवस् बुबु हुन्छ हुन्छ धन्यवाद बुबु हवस् समय दिनुभएकोमा हवस्